हजुर महिला खेल महिलाहरू पनि खेलकुदमा एकदमै संग्लग्न हुन्छन् र महिलाहरू पनि धेरै खेलहरू खेल्छन् जस्तै क्रिकेट हक्की बक्सर आदि जस्ता खेलहरूमा भारतका महिलाहरू अघि आइसकेका छन् र मलाई याद भएको महिला खेलाडीको नाम यसप्रकार छ क्रिकेट खेलाडीहरूमा रहेका छन् स्मृति मन्दाना हरमनप्रीत कौर अनि सफाली बर्मा दिप्ती शर्मा अनि राजेश्वरी गैक्वार्ड जस्ता खेलाडीहरूले भारतबाट क्रिकेट खेलमा अघि आएका छन् यसरी नै हक्की खेलमा पनि सुसिला चानु र सबिता पुन्या जस्ता महिला खेलाडीहरू अघि आएका छन् यसरी नै बक्सरमा पनि धेरैवटा भारतबाट धेरैवटा खेलाडीहरू अघि आइसकेका छन् जस्तै सन्जीता सानु अनि मेरी कोम जस्ता मणिपुरबाट खेलाडी अघि आइसकेका छन् भने सिक्किमबाट बक्सर सन्द्या गुरुङ अगि आइसकेकी छन् भारतमा महिलाहरूका लागि उपलब्द खेलकुदका अवसरहरू एकदमै राम्रा राम्रा अवसरहरू छन् जसले एकदमै खेलकुदमा चाहना राखेर अगि आउँछन् भने उनी राष्ट्रीय स्तर मात्र नभएर अन्तर्राष्ट्रीय स्तरसम्म पनि जान सक्छन्